सागर रेस्टुरेन्ट आज मलाई डिनरको लागि अडर गर्नु थियो त्यसमा मलाई चिकन चिल्ली चार प्लेट राइस पुलाउ दुई रोटी तन्दुरी पन्ध्रवटा साथै दाल फ्राई साथै त्यसमा मेरो यहाँनिर घरमा कोहि नहुनाले गेस्टहरू मात्रै आउने हुनाले कटलेरीहरू साथै डिस्पोजल प्लेट काँटा चम्चहरू पनि पठाइदिनु त्यसमा अरू कुनै गोर्खाली खानाहरू छ भने त्यो पनि सामेल गरेर पठाइदिनु